हजुर एमोजनबाट बोल्नु भएको ए मैले कप मगाएको थिएँ कि त्यो कप फुटेको आएछ हजुर त्यो पेकेजिङ तपाईँहरूले राम्रो गर्नु भएन रहेछ त्यसमा त्यो मोटो कुराले गद्दाले तपाईँले मज्जाले पेकिङ गर्नु भएन रहेछ आउँदाखेरि त फुटेर आएको थियो रिटर्न हुनुसक्छ हुन्छ हजुर हजुर म रिटर्न गर्नु चाहन्छु पुरा फुटेको छ त्यो तपाईँहरूले प्याकिङ राम्रो गर्नु भएन रहेछ मैले त्यस्तो अस्तिसम्म त सबैहरू राम्रो आक्थ्यो मैले कतिवटा सामान मगाएँ सबै राम्रै आएको थियो तर आज चाहिँ खोइ त्यो कपमा चाहिँ फुटेको आएछ हजुर रिटर्न गर्न चाहन्छु हजुर हजुर हुन्छ डेलिभेरी बोयलाई दिनु ए हुन्छ हुन्छ हुन्छ ओके धन्यवाद हुन्छ